मलाई त साह्रै मन पर्छ फेसन डिजाइनर किनकि मेरो छोरीले पनि साह्रै मन पराउँथ्यो किन म सानो उमेरमा हुँदाखेरि हलिउडको केटीहरू लेडीहरूलाई देखेर मैले त्यो फेसन गर्ने गर्थेँ कि कुनै चिज तिनीहरूको लगाएको पहिरनहरू देखेर मैले पनि खाली पाएकोमा गएर त्यस्तै पहिरन बनाउने गर्थेँ मेरो आमाले पनि पुरा रहर गर्नु हुन्थ्यो कि त्यो पहिरन पहिरिनु भनेर त्यसै कारण मैले धेरै धेरै पहिरनहरू दामी दामी लाउने गर्थेँ के गाउँको मान्छेहरूले पनि भन्थे ऊ त हिराोइन जस्तो छ पहिरन के राम्रो राम्रो गरेको है तर मेरो आमाले नै त्यो गर्नु सिकाउनुभएको मेरो आमाले कुनै रोकटोक गर्नु हुँदैन त्यो पहिरन लगाउनुको लागि ती दामी दामी मैले पहिरनहरू लगाउँथे किनकि मलाई मान्छेले भन्थे त्यो उसलाई त कति राम्रो देखेको कति राम्रो सुहाएको भन्ने गर्थ्यौँ त्यो पहिरनहरू लामो लामो स्कर्टहरूदेखि लिएर मैले छोटो छोटोसम्म पनि स्कर्टहरू लगाएँ धेरै मैले राम्रो राम्रो चिजहरू पहिरिने गर्थेँ ती हिरोइन हलिउडको हिरोइनहरूलाई देखेर मलाई साह्रै आफूलाई पनि हिरोइन जस्तो बन्निनु इच्छा लाग्थ्यो त्यही कारण मैले धेरै पहिरनहरू दामी दामी लगाउने गर्थेँ